हाम्रो पाहाडमा चाहिँ अब स्कुल शिक्षा सकेपछि अब कतिवटाको फ्यामिली अब अनुसार हुन्छ अब किनभने हाम्रो पाहाडमा त ज्यादा जस्तो चाहिँ टी गार्डनहरू छ होइन अब टी टी गार्डनको हिसाबले कतिले पढाउनुसक्ने हुँदैन त्यो क्षमता हुँदैन कसैकोमा होइन तर अब कतिको इच्छा पनि हुँदैन कि अब यो उयो स्कुल सकेर केही कोर्सहरू गर्छु भन्ने हुन्छ तर कब कत्तिको चाहिँ अब त्यो क्षमतै हुँदैन पढ्नुसक्ने होइन त्यही अब जिम्मेवारी आइ आइसक्छ जस्तो सक्यो त्यस्तै म कमाएर मेरो घरलाई हेर्छु भन्ने त्यो जिम्मेवारी हुन्छ प्रायः जस्तै अब कत्तिले चाहिँ त्यो सकेर म केही कोर्स गरेर त्यसमै उयो गर्छु भन्छ तर अब कत्तिको चाहिँ अब दिमागमा आउँछ कि अब म डिग्री नै हासिल गर्छु म कलेज जान्छु यो गर्छु त्यो गर्छु भन्ने अब यो हुन्छ आफ्नो आफ्नो सोचाइले अब आफ्नो आफ्नो सोचाइले भन्दा पनि अब आफ्नो आफ्नो परिस्थिति अनुसारले नै अब पढ्ने गर्छ हाम्रो पाहाडतिर चाहिँ प्रायः जस्तै त्यस्तै नै छ अब गाउँघरमा हेर्नुपर्दाखेरि होइन कत्तिको फ्यामिली अलिक राम्रो रिच फ्यामिली छ भने पढाउनुसक्ने छ भने चाहिँ अब उसले मजाले शिक्षा हासिल गर्नुसक्छ अब तर कत्तिले पढाउनु सकेन भने चाहिँ आधीमै उयो गरेर आफ्नो घरलाई फ्यामिलीलाई हेर्नु स हेर्ने काम गर्छ होइन अब जिम्मेवारी आइपर्छ अब कत्तिको चाहिँ अब इच्छा भए पनि अब गर्नु सक्दैन अब कत्तिको चाहिँ इच्छा भयो भने चाहिँ अब पैसा रुपियाँ छ भने चाहिँ गर्नुसक्छ त्यस्तै नै